औ सुनन कुसाङ अस्तिको त्यो गार्नियरको क्रिम त हाउडेको रहेछ रड्डी रहेछ राम्रो लागेन हो पुरा कालो भयो पिम्पल्स पुरा निस्कियो अबुई घाममा बस्दा पनि पुरा डढ्यो अबुई अबदेखि त यस्तो यो क्रिम कन्दिनँ हो मलाई त मन परेन हाउडेमा दुई सय पचास रुपियाँ मात्रै गयो यो क्रिममा हाउडेमा अर्कोपालीदेखि त म अर्को प्रडक्ट क्रिम लाउनु पऱ्यो यसले त मेरो सबै अनुहारहरू बिगारिदिएर कस्तो घिनलाग्दो बनाइदियो पहिला त कस्तो गोरे थिएँ अहिले त हेर न आम्मामा थोप्ला थोप्ला चाया चाया निस्किएर रड्डी लाग्यो नि तिमी पनि यो क्रिम नकिन ल होस् अब अर्को प्रडक्टहरू चलाउँ हामी अर्कैको उसमा जाउँ अब होस् अरूलाई पनि भन दोकानीलाई भेटेँ भने चाहिँ यो क्रिमको झट्टारोले दिनु पऱ्यो जस्तो लाग्दैछ मलाई मलाई मनै परेन त्यसलाई लगेर म फर्काउँछु यो क्रिम